बायो ग्यासले मैले बायो ग्यासको त त्यति साह्रो जानकार त छैन अलिअलि सुनेको छु त्यसले कतिवटा काम गर्छ भन्ने कुरा चाहिँ मैले अलिकति सुनेको छु पहिले बुढोपाकाले पनि भनेका थिए र यसमा कति प्रकार कुरा के कति प्रकार चिज सडाएर ऊ गरेर चाहिँ त्यसको ग्यास बनाएर कुनै खाना बनाउन खाना सब्जीहरू यता उति बनाउन लाइटको पनि काम गर्नसक्छ भन्ने चाहिँ त्यसको अनुभव मैले पाएको छु बुढापाकाले बताएको छन् र कति प्रकार कुराको लागि त्यो जानकारीका लागि म बुढापाकाहरूलाई पनि सोध्थेँ सोध्दाखेरि यसरी हुन्छ भन्थे टेङ्की एउटा टेङ्की जस्तो बनाएर चाहिँ त्यसबाट ग्यास उत्पन्न गरेर चाहिँ खानापिना बनाउने इलेक्ट्रिसिटी चलाउने यस्तो काम गर्ने जस्तो चायपानी बनाउनु पऱ्यो त्यसैबाट बनाउने सब्जीहरू बनाउन त्यसैबाट बनाउने यस्तो काम माने गर्थे पहिला